खेलकुदले मानिसको शारीरिक र मानसिक अवस्थामा धेरै असर गर्छ खेलकुद गरे मानिसको मन र शरीर दुवै चङ्गा हुन्छ र दुवैलाई उर्जा दिन्छ खेलकुदले शरीरको कतिपय रोगहरू निको हुन्छ कतिपय मान मानसिक रोगीहरूलाई डाक्टरले खेलकुदको माध्यमद्वारा उपचार गर्ने गर्छ